मेरो फेमेलीमा चाहिँ तिनजना छ होइन नानी म र मेरो हस्बेन्ड होइन मेरो हस्बेन्ड चाहिँ इन्डियन आर्मी हो होइन अनि म चाहिँ सानो प्राइभेटमा स्कुलमा टिचिङ गर्छु होइन अनि म चाहिँ मेरो ससुरालीहरूसँग चाहिँ बस्दिनँ ससुरालीमा सँगै चाहिँ बस्दिनँ सासु ससुरासँग होइन किनभने त्यहाँनिर चाहिँ अब स्कुलहरूको राम्रो फेसिलिटीहरू छैन होइन त्यसले गर्दाखेरि चाहिँ म चाहिँ यता अलग्गै बस्छु कालिम्पोङमा नानी पढाउनुको लागि होइन त्यही रेन्टमा बसेर नानी पढाउँदैछु होइन मेरो फेमेलीमा चाहिँ ससुरालीमा चाहिँ मेरो आमा हुनुहुन्छ बाबा चाहिँ भर्खर बित्नु भएको होइन अनि मेरो जेठाजु हुनुहुन्छ एकजना होइन अनि दिदी त्यहाँदेखि एकजना छोरी छ जेठाजुको होइन त्यति हुनुहुन्छ त्यहाँदेखि यता मेरो माइतमा चाहिँ आमा आपा होइन अनि त्यहाँदेखि चारजना भाइ हो दुईजना बहिनी छ एकजना बहिनी चाहिँ बेङ्गलोरमा पार्लरमा काम गर्छ होइन अनि एकजना चाहिँ गिडाब्लिङमा बिहा गरेको छ होन उसले चाहिँ आर्मीसँगै अनि त्यहाँदेखि भाइहरू दुईजना बेङ्गलोरमा होटेलमा काम गर्छ हो दुईजना चाहिँ यतिकै घरमा छ होइन यस्तै छ हाम्रो